हलो आर्सलन रेस्टुरेन्ट हो मलाई तपाईँको रेस्टुरेन्टबाट खाना अर्डर गर्नु थियो कि तर आज त पन्ध्र अगस्ट पऱ्यो र यो पन्ध्र अगस्टको दिन यो तपाईँको दोकान खुल्ला हुन्छ कि हुँदैन भनेर तपाईँलाई सोध्नु थियो र यदि तपाईँको दोकान अथवा रेस्टुरेन्ट खुल्ला हुन्छ भने तपाईँले के शिव मन्दिरमा तपाईँले अनलाइन डेलिभेरी गर्न सक्नु हुन्छ खानालाई